ए हजुर हो त ए हजुर हजुर ए हजुर अहिले तपाईँ कहाँ हुनुहुन्छ हजुर हजुर ए हजुर तपाईँ त्यसो भयो भने चाहिँ जाँदाखेरि चाहिँ पहिला सुकिया आउनुपर्छ त्यो चाहिँ थाह भयो होला तपाईँलाई होइन सुकियबाट चाहिँ तपाईँ फर्स्ट फर्स्टमा मानेभन्ज्याङ पुग्नुपर्छ है मानेभन्ज्याङ जाने चाहिँ सिलगढीको तल्लोबाट अलिकति तलबाट जाने छ है अनि सिलगढीबाट त्यो मानेभन्ज्याङ पुगिसकेपछि तपाईँ त्यहाँदेखि कालपोखरी पुग्नुपर्छ है कालपोखरीबाट चाहिँ तपाईँ सन्दकपुर त्यहाँदेखि मात्रै फालुट पुग्ने छ है तपाईँ अनि तपाईँलाई दुई दिन जस्तो लाग्छ है ट्रेकिङ गर्नु भयो भने चाहिँ दुई दिन जस्तो लाग्छ तपाईँलाई हजुर बस्ने सुविधाहरू त तपाईँले पाउनुहुन्छ कि तर खान्ने खाने पनि अलिअलि बाटोमा त हुन्छ है तर तपाईँले जतिसक्दो बोकेको नै राम्रो तपाईँलाई तपाईँलाई चाहिँ होमस्टे बस्ने चाहिँ अलिकति महँगो पर्छ है तपाईँलाई लाइक सस्तो नै छ किनभने प्रायै जाने गर्छ नि सस्तो त सस्तो नै छ तर तपाईँले खानाको चाहिँ अलिकति बेसी महँगो पर्छ तपाईँलाई हजुर हजुर अब तपाईँलाई फर्किँदाखेरि चाहिँ अलिकति अलिकति अलिकति हिँडेर चाहिँ पाउनुहुन्छ गाडी तपाईँले अनि सन्दकपुर तपाईँले अहिले भोलि जानुहुने होइन भोलि हिँड्नुहुन्छ है तपाईँ त्यहाँबाट त्यसो भए चाहिँ तपाईँले तातो लुगाहरू बोकेर हिँड्नुहोस् होला किनभने अहिले चाहिँ उयो सेक्टेम्बर महिना हो है पुरा जाडोहरू बढेको छ है अनि लुगा चाहिँ तातो नै बोकेर आउनुहोस् होला है फर्किँदा तपाईँलाई बेसी टाइम लाग्दैन है तपाईँ फेरि दार्जिलिङै फर्किनुहुन्छ भने चाहिँ अब तपाईँ अहिले फर्किँदाखेरि चाहिँ अलिकति छिटो नै निस्किनु पऱ्यो नभए चाहिँ तपाईँलाई नभए तपाईँले त्यहाँबाट मानेभन्ज्याङ आउनु पऱ्यो मानेभन्ज्याङमा बसेर नभा चैँ मानेभन्ज्याङ नभए सुकियामा बस्दा पनि हुन्छ त्यहाँदेखि चाहिँ तपाईँ फेरि दार्जिलिङ जानु पऱ्यो हजुर हजुर हुन्छ हुन्छ तपाईँलाई चार्जेसहरू चाहिँ अब त्यस्तै चार पाँच हजारहरू पर्छ होला तपाईँलाई सामानहरू तपाईँले तातो लुगा लिएर आउनुहोस् होइन अनि अलिकति खानाको अलिकिति व्यवस्था मिलाएर आउनुहोस् हो बस्नु त तपाईँले जति नै पाइहाल्नु हुन्छ हो खानाहरू कम्ती लाइट खाल्के खानाहरू बोकेर आउनुहोस् न लाइट खाल्के अब तपाईँले त्यो खानु सक्ने अनि बोक्नु सक्ने बेसी भारी पनि होइन ट्रेकिङ जाँदाखेरि तपाईँ गल्छ होला हो लाइट खाना लिएर आउनुहोस् न किनभने खानुको खानुको व्यवस्था अलिकति कम्ती नै हुन्छ नि त हुन्छ हुन्छ